मैले अस्ति फ्लिपकार्टबाट क्यानन क्यामरा मगाएको थिएँ हो क्यामराको जुन पिक्चर क्वालिटी एकदम क्लियर आउँदो रहेछ र मलाई ब्याट्री क्यामराको ब्याट्री ब्याक अप पनि राम्रो लाग्यो र जुन प्रकारको क्यामरामा हुनु पर्ने परमनेन्ट लेन्स पनि एकदम पुरा राम्रो रहेछ क्लियर ग्राफिक मलाई मन पऱ्यो होइन हुन्छ